अब हामी कालिम्पोङमा दार्जिलिङ खरसाङ अब हामी हिल्समा बस्ने जति पनि नेपालीहरू छौँ होइन हाम्रो चाहिँ अब के एउटा जातीय चिनो भन्ने चाहिँ छैन हामीलाई चाहिँ मान्छेले यहीँबाट सिलगडी जाँदा हामीले बेसी पनि पर्दैन हामीले दुई अढाई घन्टाको बाटोमा जाँदा पनि अब हामीलाई मान्छेहरूले चिन्दैन नेपालबाट आएको भनेर भन्छ हो अन्त त्यसको लागि अब हाम्रो केही पनि छैन अब हाम्रो चिनारी अब पक्का आइडेन्टीफिकेसन नै अब हाम्रो छैन त्यसले गर्दा चाहिँ मेरो अब मेन लक्ष्य चाहिँ के छ भने अब हाम्रो यहाँनिर चाहिँ गोर्खाल्यान्ड होस् हाम्रो धेरै नेपाली गोर्खाहरू अब पढेर बसेको सबै कुरामा बञ्चित होइन जबमा पनि छैन अब एजुकेसन पनि पुरा भएर यतिकै बसिरहेको पुरै सबै कुराबाट बञ्चित भएर बसेको नेपाली गोर्खाहरू छ उनीहरूको लागि चाहिँ एउटा अब हतियार बनोस् आजदेखिको होइन यो चाहिँ अब कोसिस गरेको यसको लागि पिछा लागेको चाहिँ पुर्खा पुर्खादेखि अब एक सय बर्ष अगाडिदेखिको हाम्रो बाजे बराज्यूहरूले पनि यसकै लागि लड्नु भयो उहाँहरू बितेर जानुभयो जेनेरेसन जेनेरेसन लडेर अब आज यतिको टाइमहरू भइ सक्यो तर पनि अब हामीले त्यो लक्ष्य पुरा गर्नु पाएको छैनौँ र मेरो चाहिँ एकदमै मनबाट व्यक्तिगत भनेपनि अब यो जे नै भनेपनि समाजकै लागि भनेपनि अब सबै गोर्खाको लागि चाहिँ अब मेरो त्यही इच्छा छ र अहिले पनि अब म त्यसकै लागि हरेक कुरामा सहायता गरिरहेको छु जहाँ पनि मिटिङ भयो जे भन्यो यो सबै कुरामा अब मैले प्रेजेन्टेसन दिइरहेको छु अब अझै पनि उता फर्दर पनि केही भयो भने म त्यसको लागि जहिले पनि रेडी हुनेछु अनि हामीलाई एकदमै जरुरी छ अब गोर्खाल्यान्ड हुनु चाहिँ हाम्रो लागि एकदमै ठुलो सपना छ गोर्खाल्यान्ड भइदियो भने चाहिँ धेरै राम्रो हुनेछ हामी पक्का एउरा आइडेन्टिटी भएर बस्नेछौँ भनेर मलाई लाग्छ